मेरो बाल्यकालको सम्झनाहरू धेरै अति नै प्रिय छ जसले अहिलेसम्म म केही पनि त्यो सम्झनाहरू अहिलेसम्म रहिरहेको छ जस्तो मेरो बाल्यकालमा मेरो साथीहरू थियो जो सानसानोहरू थियो त्यसमा हामी पहिला तल तल साथीहरूसँग घुम्न जान्थ्यौँ खेल्न जान्थ्यौँ त्यसमा सबैभन्दा प्रिय मेरो दुईजना साथीहरू थियो जसमा हामी तल नै जान्थ्यौँ तल गएर हामी खेल्थ्यौँ जस्तै स्किप खेल्थ्यौँ डान्स गर्थ्यौँ गाउँथ्यौँ र कहिलेकाहीँ फलफुलहरू छ भने पनि देख्यौँ भने पनि टिपेर खान्थ्यौँ साथीहरूसँग अन्त त्यसमा हामी खेल्थ्यौँ एक एकाअर्कामा हामीले त्यसरी हाइड एन्ड सिक भन्छ त्यसरी खेल्थ्यौँ अन्त हामी रुखमा पनि चढ्थ्यौँ रुखमा चढेर चाहिँ सानसानो थियौँ त्यति बेला सानसानो रुखमा चढेर हामी त्यहाँ सबैजना भेला भएर खेल्थ्यौँ गाडी गाडी खेल्थ्यौँ अन्त त्यसमा अमराइड ब्राइड पनि खेल्थ्यौँ अन्त त्यसमा सबैभन्दा मनपर्ने थोक चाहिँ एउटा साथीसँग घुम्नु चाहिँ एकदमै मनपर्थ्यो यसो हामी घुम्थ्यौँ तल तल बस्तीहरू जान्थ्यौँ त्यसमा एकाअर्कामा बस्तीहरू जाँदा एकाअर्कामा एउटाले अलिअलि सामानहरू बोक्थ्यो जसमा कि हामीले खानुको लागि लुगाहरू धुनु जान्थ्यौँ तल तल अन्त त्यसमा साथीहरूले कहिलेकाहीँ हामी इन्डोर गेम्सहरू पनि खेल्थ्यौँ जसमा आउटडोरमा त भइहाल्यो अमराइड ब्राइड खेल्थ्यौँ स्किपहरू खेल्थ्यौँ क्रिकेट पनि खेल्थ्यौँ केटाहरूसँग अन्त त्यसमा पनि त्यो म्यासकोल पनि भन्छ मार्बल्स त्यो पनि खेल्थ्यौँ र इन्डोर गेम्समा चाहिँ हामी प्रायःजस्तो यस्तो यसभित्र इन्डोर गेम्समा चाहिँ हामीले स्टोरीहरू पनि खेल्थ्यौँ अन्त त्यस्तो गेम्सहरूमा टिकट्याक भन्ने पनि खेल्थ्यौँ टिकट्याक भनेको पेपरमै खेल्थ्यौँ त्यसमा साथीहरूसँग एक खालको इन्जोयमेन्ट गर्थ्यौँ त्यति बेलाको समयमा बाल्यकालको समयमा अन्त त्यसमा सबसे भन्दा एकदम खुसी लाग्ने र मेन अब हामीलाई त्यो बनाउने भनेको चाहिँ हामीले एकाअर्कामा अरूको फलफुल टिपेर खान्थ्यौँ नसोधिकन कहिलेकाहीँ त्यहाँ गाली पनि भेट्थ्यौँ त्यो पनि एउटा यादगार पलहरू हुन्थ्यो जस्तो अम्बक हुन्थ्यो आँप हुन्थ्यो केराहरू हुन्थ्यो तल तल बारीतिर घुम्नु जान्थ्यौँ साथीहरूसँग साथीहरूसँग घुम्नु जानु भनेको त्यो एकदमै राम्रो एउटा हाम्रो लागि एक खालको खुसी पलहरू हुन्थ्यो तर अहिले त्यो बाल्यकालको समयहरू त अहिले आउँदैन त्यो बितिसकेको समय हो जसमा त्यो चाहिँ एकदमै हाम्रो लागि सम्झनाहरू छन् बनेका छन् र त्यसमा प्रायः नाच्थ्यौँ पनि खेल्थ्यौँ घुम्थ्यौँ फिर्थ्यौँ साथीहरूसँग तल तल जान्थ्यौँ घरको कामभन्दा पनि ज्यादा साथीहरूसँग घुम्नै मजा आउँथ्यो अन्त त्यसमा कहिलेकाहीँ गाली पनि भेट्थ्यौँ साथीहरूसँग माथि तल घुम्नु जाँदाखेरि अन्त साथीहरूले अब के के चिजहरू ल्याएर पनि टिपेर अब घरको लिएर हामी बाँडीचुँडी गरेर खान्थ्यौँ अन्त हामी एकदम साथीहरू माथि रुखमा कहिले चढेर कोही ड्राइभर ड्राइभर भएर हामीलाई गीत गाउँदै खेलाउँथ्यो खेल्थ्यौँ हामी सबै साथीहरू कति मोडलहरूको पनि खेल्थ्यौँ त्यो चाहिँ सबै आउटडोर गेम्सहरू इन्डोर गेम्समा चाहिँ त्यही हामीले त्यो पेपरहरूमा राजा रानी चोर सिपाही पुलिस त्यस्तोहरू खेल्थ्यौँ अन्त प्रायः मलाई ब्रेकेट मनपर्थ्यो अति प्रिय खेल्थ्यौँ त्यसमा ब्रेकेट खेल्न पुरा मनपर्थ्यो अन्त हामी बास्केटबल साथीहरूसँग बास्केटबल पनि खेल्थ्यौँ स्किप पनि खेल्थ्यौँ धेरै चिजहरू धेरै अब कति खेलकुदले पनि धेरै सम्झनाहरू भएर गयो र सबैभन्दा मलाई विशेष चाहिँ साथीहरूसँग ब्रेकेट खेल्नु अति प्रिय लाग्थ्यो अन्त साथीहरूसँग घुम्नु एकदमै घुम्नु चाहिँ पर पर तल तल बस्तीहरू जाँदा कहिलेकाहीँ आफ्नो आफ्नो फ्यामिलीबाट कहिलेकाहीँ गाली पनि भेट्थ्यौँ तर त्यो साथीहरूसँग इन्जोयमेन्ट गरेको पलहरू चाहिँ कहिले पनि फिर्ता भएर आउँदैन त्यो चाहिँ एकदम मेरो लागि बहुमूल्य पल र एक खालको हामीले धेरै खुसीसाथ हामीले त्यो पलहरू बितायौँ त्यो चाहिँ मेरो लागि अति नै सम्झनापूर्वक त्यो पलहरू चाहिँ अहिलेसम्म यादगार पलहरू छ हतपत बिर्सन सक्दैन साथी बाल्यकालको पलहरू